हेलो हेलो ए हेलो ए हजुर भाइ म उताबाट भाइ म नेपालबाट आउँदैछु कि अन्त आज दिनभरि यसो कालिम्पोङ कालिम्पोङ घुमौँ भनेको कालिम्पोङको वरिपरि घुम्नुको लागि कुन कुन जग्गाहरू छ होला आजु बिहानै आइपुग्छु प्रायः आठ बजीतिर त आइपुग्छु हजुर हुन्छ हजुर हजुर मलाई हुन्छ हुन्छ हजुर म यो स्ट्यान्डमा आइपुग्ने बित्तिकै हेलो म स्ट्यान्डमा आइपुग्ने बित्तिकै फोन गर्छु कि हजुर कल गर्छु है तपाईँलाई अन्त आज दिनभरिको लागि अब कुन कुन जग्गा लानु हुन्छ यसो गाडीको कति लाग्छ होला यसो भनिदिनुहोस् न तपाईँले अन्त कुन कुन जग्गा जानुपर्छ हामी हजुर हजर हजुर हजुर प्याराग्ल्याइडिङ पनि भनेको सुनेको थिएँ प्याराग्ल्याइडिङ पनि छ भनेपछि हुन्छ अन्त मैले त्यो उता टिस्टामा त्यो उ गर्नु पनि मन परेको थियो हौ नाउँमा चढ्नु पनि त्यो पनि छ भनेको सुनेको थे हजर हजुर हजुर दुइटै होइन हजुर हुन्छ हुन्छ राफ्टिङ गरिदिउँ न है अन्त त्यो त्यो होइन त्यो लोले त्यहाँ लोलेमा कता सिनहरू राम्रो छ के के भनेको सुनेको थिएँ कि त्यतातिर पनि यसो गई हुन्छ कि ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ